हेलो हेलो ए हजुर हो त ए कस्तो खालको होला कस्टमाइज त निकै प्रकारको हुन्छ प्रप कस्टमाइज हुन्छ फ्लेक्समा हुन्छ अनि अरू पनि कस्टमाइज हुन्छ लुगाहरूमा

हजुर हजुर हजुर

फोटो ए हजुर हजुर अँ हुन्छ त हुनु त कि समय चाहिँ लाग्छ कहिले छ त कहिलेसम्म तपाईँलाई चाहिएको ए एक हप्ताभित्रमा एक हप्ताभित्रमा भोलि पर्सी निकर्सी निकर्सीसम्म चाहिँ हुन्छ नि त्यसको कस्टमाइज गरेको तपाईँले कलरमा गर्नुभयो भने चाहिँ अलिकति निकै लाग्छ अनि ब्याल्क एन्ड वाइट गर्यो भने अलिकति कम्ती लाग्छ कलरमा लाग्दा चाहिँ तपाईँको नोटबुकमा भन्नुभयो है किताबमा पन्द्र सयहरू लाग्छ कस्तो अब तपाईँकै अब तपाईँले कतिमा सोच्नुभएको छ त्यो मलाई बताउनुहोस् त अन्त आठ सयमा त हुँदैन नि त्यो त साह्रो पर्छ त्यति गर्नु त कि तपाईँलाई कति भन्दाखेरि चौध सयहरूमा चाहिँ हुन्छ कम्ती त्यही तर तपाईँको साइज कत्रो हो खास चाहिँ नाइन फिफ्टीसम्म हुँदैन नाइन फिफ्टीमा गरिदिन्छु हजुर हजुर नाइन हन्ड्रेड ए हुन्छ हाम्रो जग्गा चिन्नुहुन्छ है त्यो गान्धी रोडको त्यहाँ छ नि त्यहीँ आउनुहोस् न त्यहीँ हुन्छ ल हुन्छ